हेलो हजुर हो त हजुर हजुर तपाईँको फोन के भएको छ

होइन अब त्यो तपाईँको त्यो फोन हेरेर हुन्छ अब कस्तो प्रकारले अब कस्तो टाइपमा फुटेको छ अब हेर्नु त्यो ज्यादै फुटेको छ भने चाहिँ यहीँ बनिन्छ तर त्योभन्दा अलिक पुरै झन् डरलाग्दो फुटेको छ भने चाहिँ हामीले उता कम्पनीमै पठाउनु पर्छ त्यो फोन चाहिँ हजुर हजुर पहिला तपाईँ फोन लिएर आउनुहोस् न हजुर हुन्छ हजुर तपाईँ नौ बजी आइपुग्नु न हजुर पहिला तपाईँ त्यो फोन हेर्नु पर्छ त्यहाँबाट त्यही तपाईँको ग्लास कुन चाहिँ लाउँछ त्यो हेरेर हुन्छ त्यो तपाईँको ज्यादै एलसिडी गएको छ भने चाहिँ हामीले उता कम्पनीमा पठाउनु पर्छ हजुर हुन्छ हुन्छ